यहाँ राम्रो खाले कुर्ता आएछ हो अन्तखेरि प्राइसहरू राम्रो खाले ठिकैको आएको छ राम्रो खाले छ एकदम राम्रो कलरहरू राम्रो छ क्वालिटी पनि राम्रो रहेछ अन्तखेरि के अरे है मैले लगाएको थिएँ धुँदाखेरि रङ्गहरू पनि गएन अन्त एकदम राम्रो खाले सामान रहेछ मैले यहाँ दिदीकोबाट पनि राखेको अनलाइन पनि मगाए हो राम्रो राम्रो आएको रहेछ अन्तखेरि राम्रो लाग्यो मलाई अन्त लगाउँदाखेरि राम्रो देखियो फिटिङ पनि रहेछ सबै कुरो सेटै भएको राम्रो खाले लाग्यो राम्रो छ अन्त त्यहाँ प्राइसहरू पनि ठिकैको लाग्यो एकदम राम्रो खाले रहेछ अन्त लगाएर पनि हेरेँ अरू जगा त त्यस्तो उयो त छैन महँगै हुन्छ यहाँ त यस्तो एकदम राम्रो रहेछ प्राइसहरू एकदम सस्तो खाले अन्तखेरि